हेलो ए मैले एउटा नेपाली ड्रामाको उयो स्क्रिप्ट लेखेको छु कि अन्त त्यसमा एकजना आर्टिस्ट कलाकार चाहिएको छ कि अनि त्यो रोल चाहिँ अब सुरुदेखि अन्त्यैसम्म पर्छ कि अनि त्यसको लागि चाहिँ अब चाहिएको छ अनि त्यो रोल चाहिँ कस्तो हो भने घरेलु स्त्री क्या हो घरेलु स्त्रीको रोल चाहिन्छ अलिकति छुच्ची छुच्ची टाइपको है अलिक एकदमै एक्टिभ खालको त्यस्तो खालके रोल चाहिएको छ कि जे पनि गर्नसक्ने हो यताउति गर्नसक्ने त्यस्तो खालके रोल चाहिएको छ कि तपाईँ गर्न सक्नुहुन्छ तर तपाईँलाई मैले एकदम सोचिरहेको छु र अन्त यो चाहिँ हामी अब एक महिना पछाडि चाहिँ यसलाई प्रदर्शन गर्दैछौँ हो यो प्रदर्शन चाहिँ हामी भरसक ठुलै रङ्गमञ्च भानु भवनमा गर्ने हामीले निधो गरेका छौँ र यसको लागि अब अभ्यास चाहियो नि त प्र्याक्टिस चाहियो होइन रिहर्सल गर्नुपर्यो त्यसको लागि हामीले रिहर्सलको लागि चाहिँ एउटा घरको व्यवस्था गरेका छौँ अब नजिकमा तपाईँलाई पनि नजिकै हुने र डाइरेक्टरहरूलाई पनि नजिकै अरू खेल्ने कलाकारहरूलाई पनि नजिकै हुने हामीले जज बजारको छेउमै एउटा घर लिएको छौँ कि एउटा ठुलो कोठा लिएको छौँ अनि त्यहाँ हामी प्र्याक्टिस गर्छौँ है र हाम्रो डाइरेक्टर चाहिँ सदीप प्रधान छन् र उहाँले तपाईँलाई तपाईँले उयो एग्री गर्नुभयो भने हामी उहाँलाई उयो गर्छौँ अनि तपाईँलाई भरसक हामी स्क्रिप्ट पनि पठाइदिन्छौँ है त्यो स्क्रिप्ट हेरेर तपाईँलाई कस्तो लाग्छ है त्यो हेरेर चाहिँ तपाईँले गर्न सक्नुहुन्छ यदि अब तपाईँलाई इच्छा छैन भने पनि हुन्छ तपाईँले एकपल्ट हेर्नुहोस् न तपाईँलाई राम्रै लाग्छ त्यो अब हार्ड कपी नै राम्रो हुन्छ होला हौ फोनमा भन्दा चाहिँ है हार्ड कपी नै पठाइदिन्छु नि ल हुन्छ एकपल्ट हेर्नुहोस् अँ फेरि तपाईँको अँ प्रतिक्रिया जनाउनुहोस् न है हुन्छ तपाईँ होइन त्यो अब हाम्रो रिहर्सल चाहिँ अब यही आउँदो हप्तादेखि तिन बजीदेखि त्यो जज बजारको त्यो पुस्तकालयको छेउमा एउटा घरमा हामीले व्यवस्था गरेको छौँ त्यहाँ आउनु भयो भने जज बजारको पुस्तकालय त्यो मन विनोद भन्ने पुस्तकालय छ त्यसमा आएर सोध्नुभयो भने तपाईँले बताइदिई हाल्छ या फोनमै कल गर्दा पनि हुन्छ म आइपुगेँ भनेर भन्दा पनि हुन्छ

हुन्छ हुन्छ हवस्